हामीले धेरै वर्ष अगाडि चाहिँ अब ट्याक्ट्याके फोन चलाइन्थ्यो त्यसमा अब फरक के पाइन्छ भने त्यसमा अब कुनै फेसबुक वाट्सएप इत्यादिहरू थिएन अनि त्यसको फरकहरू यति नै हो अब जस्तै फेसबुक वाट्सएपहरू अरू अरू एप्सहरू थिएन अनि त्यस त्यो जुन ट्याक्ट्याके फोनमा चाहिँ अब मात्रै कल अनि मेसेज गर्न चाहिँ सकिन्थ्यो अनि त्यो फोनको यति हो अरू अरू जुन अहिले भइरहेको सुविधाहरू चाहिँ थिएन अनि त्यस फोनको गुण चाहिँ के थियो भने ब्याट्री चाहिँ एकदम राम्रो ब्याकप गर्थ्यो जसमा एकदिन चार्ज गर्दाखेरि कमसे कम हप्ता दिनसम्म त्यसको प्रयोग हुन्थ्यो अहिलेको फोन चाहिँ अब जस्तै अब थुप्रै एप्सहरू भएको कारणले गर्दा त्यसमा अब फरकै देखिन्छ ब्याट्रीमा पनि अब सुविधाकै हिसाबले हेर्नु हो भने अहिलेको जुन फोन छ थुप्रै कुराहरू सुविधा पाइन्छ अनि देख्न बुझ्न सकिन्छ अहिलेको र उहिलेको नेटवर्क कस्तो काम गर्दछ भन्नेमा चाहिँ उहिलेको उस्ता उस्तै नै हो हुनु चाहिँ अब नेटर्वक राम्रै नै काम गरिराखेको हुन्छ जसरी उहिले थियो पहिलाको फोनमा नेटर्वक चल्दैथ्यो अहिले पनि त्यस्तै नै चलिराखेको छ तपाईँ कुन सिम मैले चाहिँ अहिले चाहिँ तपाईँको भोडाफोन सिम प्रयोग गर्छु यसको मासिक चाहिँ मैले अब एक सय निनानब्बे रुपियाँ मैले रिचार्ज गर्छु मासिक पैसा खर्च गर्छु अनि यसले थुप्रै अब तर अब अहिले चाहिँ मेरो चाहिँ यस्तो ठुलो फोन अथवा अहिलेको स्मार्ट फोन नै प्रयोग भएको कारणले गर्दा थुप्रै यसमा यसबाट मैले यो जुन मासिक पैसा खर्च गरेको छु त्यसको के रे फाइदाहरू मैले लिन सकेको छु जसमा गुगल फेसबुक वाट्सएप इत्यादि इत्यादि एप्सहरूबाट मैले थुप्रै कुराहरू सिक्न पाएको छु अनि मलाई यो जुन एक सय निनानब्बे रुपियाँ जुन खर्च गरेको एउटा रुपियाँ छ त्यसको फाइदा मैले लिइराखेको छु